हराउँदै गएका र संरक्षण गर्न आवश्यक केही भारतीय कला शैलीहरू के के हुन् भने एउटा भयो माटोले बनाउने भाँडाकुँडाहरू माटोले बनाउने मूर्तिहरू त्यो चाहिँ अहिलेको जमानामा हराउँदै गएको देखिरहेको छ अनि अर्को आवश्यक कला शैलीहरू के के हुन् भने हातले बनाउने लाइक हातले सिलाउने सामानहरू गुडियाहरू लुगाहरू अँ हातले बनाउने कलाहरू चाहिँ अहिलेको जमानामा हराउँदै गइरहेको छ किनभने अहिले मसिनहरू नयाँ नयाँ आधुनिक नयाँ मसिनहरू आइरहेको छ त्यही मसिनहरूले गर्दा चाहिँ अहिले हातले बनाउने सामानहरू हस्ताक्षरहरू हातले बनाउने लुगाहरू गुडियाहरू टेबलमा ओछ्याउने कपडाहरू अनि हातले बनाउने मूर्तिहरू चाहिँ हराउँदै गइरहेको देखिरहेको छ